मैले धेरै मानिसहरूको लागि खाना पकाउनु पर्दाको अनुभव भन्नुपर्दा मैले गाउँमा एउटा बिउ बिहेमा खानु पक खाना पकाउँदाको अनुभव भन्न गइरहेको छु र त्यो अनुभव मलाई एकदमै राम्रो त्यो खाना पकाउँदा एकदमै राम्रो लागेको थियो त्यहाँ सबैजनाले मेरो खाना एकदम राम्रो मानि खानु भयो अनि सबैले मेरो गुण गान गरे सारै राम्रो पकाउँदो रहेछ भन्ने भयो सबैजनाले मिठो मानेर खाए फेरि पनि यो खाना पकाउनेलाई अर्को जग्गा पनि हामी यसरी नै बोलाउनु पर्छ है उहाँकै हातको खाना खानु पर्छ है भनेर भने र राम्रो लागेको थियो मलाई त्यस खाना पकाउँदाको अनुभव मलाई एकदम राम्रो लाग्यो र खाना चाँड़ो पकाउनु पर्दाखेरि चाहिँ के गर्नु पर्छ भनेदेखि सबैजना साथीहरूसँग मद्दत लिनु पऱ्यो कसैलाई छिटो छिटो प्याजहरू काट्नु लाउनु पऱ्यो कसैलाई खुर्सानीहरू काट्नु लाउनु पऱ्यो कसैलाई मर मसालाहरू पिस्नु लाउनु पऱ्यो कसैलाई आगो फुक्नु लगाउनु पऱ्यो होइन यी नै हुन सबै अब जना सबैजनालाई राम्रोसँगले बताएर गर्नु पऱ्यो